मलाई चाहिँ है अब हुन्छ नि अब ब्रम्हाण्डका उयोमाहरू चाहिँ विश्वास लाग्दैन जसमा कि है अब अब किन भन्दाखेरि चोहिँ अब त्यसतो अब ब्रम्हाण्डका मान्छेहरू थियो भने थियो भने त अब होइन उयो हुन्थ्यो नि त पत्तो लाउन सक्थ्यो नि त